म चाहिँ साहित्य कथाहरू बुझ्दिनँ कविताहरू बुझ्दिनँ अन्त म चाहिँ स्कुल पढ्न पाइनँ तर यता चाहिँ धेरै साहित्यकारहरू हुनुहुन्छन् कविहरू हुनुहुन्छन् यता होइन जस्तो जस्तो कि अजय खड्का रुपेश शर्मा बिनु राई अमीर सुन्दास उनीहरूले लेख्नुहुन्छ